हेलो गुड इभिनिङ मिस मिस म के भन्छ समिक्षा राई क्लास टुवेल्भ बीबाट बोलेको हो कि मिस तपाईँले तपाईँले हामीलाई ऊ यो दिनुभएको थियो नि यो प्रोजेक्ट गर्नु द सिग्निफिक द सिग्निफिकेन्ट अफ द टिस्टा रिभर मिस त्यसको मैले नि ऊ यस नै पाएन हौ के भन्छ त्यो आधी कति ऊ यस नै पाएन ऊ यसमा पनि छैन गुगलमा खोज्दाखेरि पनि मैले त्यस्तो पाइनँ हो अनि त यता बुकहरूमा पनि अरू आइसिएससीको बुकहरूमा हेर्दाखेरि पनि मैले त्यस्तो राम्रै इन्फर्मेसन नै पाएन हो अनि त गाइड गरिदिनुहोस् न मिस अलिकति हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर

अनि त ऊ यो पनि लेख्दा हुन्छ मिस अस्ति नै अब हालैमा ऊ यो भएको थियो नि यहाँ टिस्टाले है हजुर हुन्छ हुन्छ मिस हुन्छ थ्याङ्क यु मिस